नृत्यले मानिसहरूलाई एकदमै छेउमा राखिएको छ किनभने यसमा फम्स थरिथरिको नृत्य हुन्छ भरत नाट्यम् हिपहप अझै धेरै नै हुन्छ अनि यो डान्स नृत्यले मानिसहरू कसरी गुज्रेको छ त्योहरू पनि देखाउन सक्छ अनि सङ्गीत अनि नृत्य एकसाथ ल्याउँदाखेरि एकदमै राम्रो देखाउने मानिसहरूलाई धेरै नै मन पर्छ यस्तोहरू यसले चाहिँ हाम्रो भावना पनि देखाउन सक्छ डान्समा नृत्यमा धेरै नै रोएर नाच्न सक्छ अनि अनि त्यो डान्सको फम देख्दाखेरि त्यो नृत्य पर्फमेन्स देख्दाखेरि हामीलाई धेरै नै माया लाग्दो लाग्छ किनभने सबै नै भनिएको हुन्छ त्यसमा बोल्नु हुँदैन तर नृत्यले हात चलाएर कम्बर चलाएर अनि एकदमै भावले नाचेर हामीलाई देखाउँछ अनि मानिसहरूले नृत्यलाई एकदमै राम्रो भन्छ किनभने यसले हाम्रो भाव भावना सबै नै देखाउँछ यसैले नै नृत्य एकदमै राम्रो हो अनि यो समुदाय नृत्यले एकदमै हाम्रो जीवनमा एकदमै राम्रो गरिएको छ किनभने नृत्यले धेरै धेरै मानिसहरूलाई स्वस्थ बनाएको छ अनि अझै पनि खुसी बनाएको छ नृत्यले गर्दाखेरि अनि यसरी नै नृत्यले एकदमै मानिसहरूलाई एक समान राखिएको छ